म त गाउँमा बस्छु अब होइन गाउँमा बस्नुको अब मलाई मनपर्ने कुरा चाहिँ के भने एकदमै अब सफा वातावरण होइन यसो पर्दा दुःख दुःख बिमारमा आफ्नो आफन्त हेर्छ होइन यताउता छरछिमेकीमा होइन राम्रो राम्रो अब हुलमुल है त्यो अब राम्रो हुन्छ साथै अब हरियोपरियो सागसब्जीहरू पनि खानु पाउँछ होइन अब यस्तै अब थुप्रै अरू पनि अब धेरै सुविधा हुन्छ गाउँबस्तीमा बस्नु चाहिँ